साइक्लिङ गर्नु हेल्दी हेल्दी अन्त एउटा म फन अनि एउटा लो इमप्याक्ट एक्सर्साइज हो जुन चाहिँ चाहिँ साइक्लिङ चाहिँ जुन सबै हेल एज ग्रुपको मान्छेले गर्नु सकिन्छ साइक्लिङ गर् गर् गर्नाले हामीलाई धेरै किसिमको बिमारीबाट छुटकारा दिन्छ जस्तो कि स्ट्रोक भयो हार्ट एटेक यस्तो निकै किसिमको बिमारीहरूबाट हामीलाई बचाइ छुटकारा दिन्छ उसो भए हामीलाई त्यो त्योसैसँग फाइट गर्ने एउटा पावर दिन्छ साइक्लिङ गरेछ भने हाम्रो जुन यो फ्याटहरू छ त्यो पनि घटिन्छ फ्याटहरू भयो हाम्रो बडीको पसिनाहरू निकालेर हामीलाई हेल्प गरिन्छ लामो साइकल यात्रामा हामी कसरी स्वस्थ बस्ने भन्दाखेरि अब साइक्लिङ गर्दाखेरि हाम्रो धेरै पसिनाहरू निस्किन्छ अब धेरै पसिना निस्किन्छ हाम्रो यो क्राम्सहरू हुन्छ सायद खुट्टाहरूकोमा क्राम्सहरू लाग्छ जुन चाहिँ चाहिँ हाम्रो क्राम्स चाहिँ कसरी लाग्छ भन्दाखेरि जब हामी धेरै एक्सर्साइज गर्छ त्यतिखेर हाम्रो बडीको यहाँ बडीबाट अक्सिजनहरू जलेर ऊ यो के भन्छ सिओटू फर्म हुनु थाल्छ त्यो सिओटूले गर्दाखेरि चाहिँ हाम्रो यहाँ बडीमा ल्याक्टिक एसिड फर्म हुन्छ त्यसले गर्दा चाहिँ हाम्रो खुट्टाहरू क्राम्सहरू लाग्स त्योहरू नाहोस् भनेर चाहिँ हामी लामो यात्रामा चाहिँ हामीले हाम्रो बडीलाई डिहाइड्रेटेड गरि राख्नुपर्छ हामीले पानी पिइ रहनुपर्छ अन्त जुसहरू खाइ रहनुपर्छ ग्लुकोसहरू लिइ राख्नुपर्छ हाम्रो शरीरलाई डिहाइड्रेटेड राख्नुलाई साइक्लिङ अब लामो हामी लामो ऊ यसमा यात्रा गर्दैछ भने कसरी के खान्छ भन्दाखेरि हामी हेल्दी फुड खानुपर्छ जस्तो कि अब हामी टाढो अब जाँदैछ अरे फल स्टार्टिङको अब आधा घन्टा दस घन्टामा आधा घन्टाहरूमा हामी कोल्ड ड्रिङ्क उसो भए जुसहरू पिउनुपर्छ त्यो हाम्रो बडीलाई अब हामीलाई रिफ्रेस फिल गर्छ फ्रेस फिल गराउँछ त्यसले गर्दा अब हामी जाँदा जाँदा निकै टाढो ट्राभल गरि गरिसकेको छ भने हामीलाई भोक लागेछ भने हामी ऊ यो राम्रै फुडहरू जस्तै खानाहरू हामी त्यो चटपटा खानाहरू खाएर हाम्रो जिउहरू बिग्रिन्छ ग्यासहरू हुन्छ त्यो लागि चटपटा खानाहरू खानु भएन जस्तो कि अब नर्मल फुड भात भयो राइस राइस अब भेजिटेबलहरू भयो दालहरू भयो त्यस्तो अब हेल्दी फुडहरू खानु पऱ्यो अन्त बेला बेला एउटा एउटा दुइटा एप्पलहरू पनि खाँदै हिँड्नु पऱ्यो अब निकै टायर्डहरू फिल भएछ भने अब हामी टी चिया खानुसक्छ तर त्यो दुध हालेको चियाहरू होइन जुन चाहिँले अब हामीलाई ग्यास हुन्छ त्यो लागि ब्ल्याक टी यसरी ग्रिन टीहरू खाएछ भने इट्स भेरी हेल्पफुल टु मेक मेक अस् भेरी कन्सन्ट्रेट होइन हामीलाई कन्सट्रेटेड फिल गराउँछ त्यसले गर् गर्दाखेरि अन्त यो के भन्छ अब हामी निकै लामो ट्राभल गर्दाखेरि अब जे पायो त्यही खाएछ भने त अब फास्ट फुडहरू खाएछ भने मोमो चौमिनहरू खाएछ भने अब हामीलाई ग्यास हुन्छ ग्यास भएर टाउको दुख्छ अन्त यो ट्राभल गर्नु निकै असुबिस्ता हुन्छ हामीलाई यस्तो खानुलाई हामी जब हामी यो लामो यात्रामा लामो यात्रातिर अब ढाड दुख्नु खुट्टा दुख्नु इट्स भेरी नर्मल होइन यो भेरी एउटा एउटा भेरी नर्मल कुरा हो यो चाहिँ अब सप्पैको दुख्छ निकैबेरसम्म कन्टिनुवसली अब तिन चार घन्टा कुदाएछ भने बाइक कुदाएछ भने उसो बाइकहरूमा बसेछ भने हामी ढाड दुख्छ खुट्टा दुख्छ त्यो लागि हाम्रो खुट्टाहरू दुख्दाखेरि अलिक अलिक त्यो खुट्टाहरलाई रेस्ट दिलाउनुलाई हामी जग्गा जग्गामा स्टपहरू लिँदै जानुपर्छ स्टपहरू लिँदै जादाँखेरि चाहिँ अब हाम्रो माइन्ड पनि फ्रेस हुन्छ हाम्रो बडीले पनि रेस्ट गर्ने टाइमहरू पाउँछ इट्स भेरी हेल्पफुल खुट्टाहरू दुख्दाखेरि अब त्यो खुट्टाहरू नदुखोस् भनेर यस्तो बाइक लामो लामो लामो यात्रातिर खुट्टाहरू नदुखोस् भनेर चाहिँ हामी त्यो लागि साइकलिङहरू गर्नुपर्छ एक्सर्साइजहरू गरि राख्नुपर्छ ढाडहरू नदुखोस् भनेर ढाडको लागि पनि हाम्रो यहाँ निकैवटा एक्सर्साइजहरू छ त्यो फलो गरेछ भने हाम्रो यो जुन चाहिँ प्रबलमहरू छ यो ब्याक ब्याक दुख्ने प्रबलम छ त्यो पनि निकै हेल्पफुल हुन्छ यो ब्याकहरू दुख्दाखेरि अब हामी टक्क निस्किएर बाहिर निस्किएर हलका ढाडहरू यताउती हल्लाएर बसेर चियाहरू खाएर हलका शान्तिसँग बस्नु सकिन्छ